हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ आफ्नै धर्म अनुसारको रीतिरिवाज छ होइन अन्त जस्तो भयो क्रिस्चियन बुद्धिस्ट हिन्दू है उनीहरूको आफ्नो आफ्नै परम्परा छ होइन अन्त भन्नु पर्दाखेरि आफ्नै जात जातीयमा अब जस्तो भयो राई सुब्बा शेर्पा तामङ र यस्तोहरू आफ्नो आफ्नै अब रीतिरिवाज हुन्छ होइन जस्तै राईहरूको भयो राईहरूको पूजा गरेर कुलपित्र गरेर होइन अदुवाहरू चढाएर मात्रै अदुवाहरू खाने वा आफ्नो घरमा आफ्नो घरको कुलपित्र नगरीकन अरूको घरमा गएर त्यो नयाँ अदुवाहरू नखाने जब आफ्नो घरमा कुलपित्र गर्छ तब मात्रै आफूले त्यो अदुवाहरू खान्छ त्यस्तोहरू छ अन्त जस्तो भयो बुद्धिस्टहरूको होइन बुद्धिस्टहरूको आफ्नै प्रकारले गर्छ जस्तै भयो उनीहरू बिमारहरू हुँदाखेरि लामाहरू लगाएर यस्तो खालकोहरू गर्छ उनीहरूको आफ्नै छ र क्रिस्चियनहरू भन्दाखेरि होइन क्रिस्चियनहरूको आफ्नै दुखबिमारहरू हुँदाखेरि उनीहरूले आफ्नो ठुल्ठुलो पास्टरहरू लिएर आएर होइन घरमा प्रार्थनाहरू गरेर आफ्नो बिमारको लागि अब बिमारहरू अब चङ्गाई होस् भनेर होइन उनीहरूले आफ्नो आफ्नै प्रकारले गर्छ होइन जस्तै अब जन्मिदादेखिको लिएर है बिहाबटुल भयो मरिन्जेलसम्म एउटै अब आफ्नो आफ्नै रीतिरिवाजले गर्छ जस्तै अब राईहरूको अब राईहरूको भयो त्यो चिन्ताहरू गरेर होइन दुखबिमार हुँदाखेरि धामीहरू धामीहरूलाई बोलाएर चिन्ताहरू राखेर त्यस्तोहरू गर्छ होइन अन्त जुन सुब्बाहरूको पनि त्यस्तै चिन्ताहरू राखेर नै दुखबिमारहरू हुँदाखेरि होइन गर्दा त्यस्तो अनि मर्दा पर्दा पनि त्यस्तै अब जस्तै मर्दाखेरि राईहरूले धामीहरू ल्याएर होइन चिन्ताहरू राख्छ भने पछि अब सुब्बाहरूले आफ्नो फेदाङ्मा ल्याएर होइन अब उनीहरूले आफ्नै प्रकारले चिन्ता राख्छ त्यस्तोहरू गर्छ अन्त जस्तै बिहाबटुलमा बिहाहरू गरे अब आफ्नो जात जात अनुसार बिहा गर्दाखेरि अब जस्तै भयो अब राईले अरू जातहरू ल्याएर इन्टरकास्टहरू होइन जातिहरू बिहा गरेर ल्याए पछि अब उनीहरूको आफ्नै परम्पराले अब त्यो ऊ यो गर्छ जस्तो अब आफ्नो केटी अब को माइतीहरू पक्रिएर मामाहरू पक्रिएर होइन यस्तो गरेर आफ्नो कुलमा चलाउँछ आफ्नो त्यस्तोहरू गरेर कुल चलाउँछ अन्त अनि अनि यो कालिम्पोङ ऊ यसमा धेरै अब जातिहरू छ होइन पुरा अब आफ्नो आफ्नो प्रकारले अब गर्ने अब धर्महरू छ अब जस्तै भइगयो त्यो हिन्दूहरूले आफ्नै प्रकारले अब प्राय बु अब यसमा मुस्लिमहरू पनि छ होइन मुस्लिमहरूले अब उनीहरूले आफ्नै प्रकारले गर्छ होइन अन्त त्यसरी नै अब कालिम्पोङ ऊ यसमा चाहिँ धेरै आइ कालिम्पोङ यसमा चाहिँ धेरै योगदानहरू पुऱ्याएको छ होइन